अब विकास त पुरा भएको छ नि अब कति चेन्जेस हो हो अब पहिला हाम्रो टाइममा अब घरहरू हेरौँ भने अब खरको घर धनी मान्छेहरूको त्यतिबेला च्यादरको घर हुन्थ्यो त्यो पनि यस्तो दुईपाखे घरहरू हुन्थ्यो होइन अहिले त अब घर त्यो च्यादरको त्यो दुईपाखे घरहरू त कम्ती मात्रामा देख्नु पाउँछ खरको घर त छैन अब अहिले घरको खरको घर छ भने अब होमस्टे अब त्यहाँ त अब त्यसको भेल्यु नै अलग्गै भइहाल्यो अब एन्टिक हाउस भनेर आइहाल्छ अन्त पुरा चेन्जेस छ अन्त बत्तीहरू थिएन धिप्री बत्तीमा हो हामी नै पढेको अहिले अब इलेक्ट्रिसिटी जहीँतहीँ चेपचाप कुनाकाप्चा बत्ती नभएको जग्गै छैन हरेक चिजमा अब हामीले सुबिस्ता पाएको छौँ जस्तो अब टेक्निकल कहाँ पुग्यो टेक्निकलले गर्दा त्यति बेला हाम्रो टाइममा रेडियो सुनेको आकाशवाणी भनेर उ पर बजाएको सुन्नुपर्थ्यो अहिले त टेक्निकलले घरमा जे चाहियो त्यही युट्युबमा गयो जे सर्च गऱ्यो त्यही पाइहाल्छ के प्रोब्लम भयो गुगलमा गयो सर्च गऱ्यो एन्सर पाइहाल्छ अब पढ्नेलाई पढ्नेलाई सुबिस्ता होइन रिसर्च गर्नेलाई रिसर्च गर्नेलाई सुबिस्ता जस्तो हिसाबमा आफू चल्छ अब आफूले बेनिफिट चाहिँ उठाउनु सक्नुपऱ्यो फाइदा चाहिँ पुरै सबै कुरैबाट फेसिलिटी छ अब मान्छेहरू पहिला अब पढ्दैन थियो अब नारीहरूलाई पढ्न नपाउने होइन छोरीहरूले पढ्नु नपाउने छोराले मात्रै पढ्ने त्यस्तो खालको अब प्रथाहरू थियो पहिला अहिले त अब बराबरी शिक्षित छ अब अहिले नारी युवा बराबरी शिक्षित छ अब दुईजना अहिले कम्पिटिसनमा अब पढाइ पनि यति बेसी कम्पिटिसनमा भएको छ अब बराबरी एजुकेसन अझै कति ठुलो ठुलो जग्गामा अबो केटीहरूले अब पद हासिलहरू गरिसकेको छ अहिले हाम्रो कस्तो कस्तो दामी दामी नयाँ नयाँ अब हिस्ट्रीहरू बनिसक्यो त्यसले गर्दा सबै कुराहरूमा चाहिँ चेन्जेस पुरा छ यता अब शिक्षामा छँदैछ अब यता गभर्मेन्टपट्टिबाट भए पनि अब कत्तिवटा चेन्जेस आयो सबै कम्पिटिसनहरू कस्तो टफ टफ भयो अब पहिला मान्छेहरूले कम्पिटिसन भनेको के हो सर्भिस भनेको के हो मान्छेलाई के इम्पोर्टेन्ट पनि थिएन अब अहिले मान्छेले हरेक कुरा बुझेर मेडिकलपट्टि त्यस्तै फेसिलिटिसहरू अब पहिला मान्छेले अब बिमार भयो भने जरिबुटी खाएरै जाती हुन्थ्यो अहिले हरेक कुराको इन्भेस्टिगेसन हुन्छ सरकारबाट पनि त्यस्तै अब सहायताहरू पुरा छ मेडिकलपट्टिबाट नि एकदमै राम्रो राम्रो सहायताहरू छ पहिला त अब एकदम सिरियस भयो भने मात्रै डक्टरकोमा जानुपर्थ्यो अब अहिले त इत्रु इत्रु कुराहरूदेखि अब पहिले मान्छेहरूलाई सतर्क बस्नु त्यस्तो चिजहरूबाट नि धेरै अब मान्छेहरूले फेसिलिटिसहरू पाइरहेको छ पढेर मेन त अब विशेष त पढेरै अब अहिलेको एजुकेसनले नै नानीहरूलाई कस्तो कस्तो वेल बनाई सकिसक्यो होइन मान्छेले गभर्मेन्ट जबै नगरे पनि अब अहिले अहिलेको पढाइले जे पनि गरेर प्राइभेट कामहरू गरेर बाहिर फोरेनमा गएर जे पनि गरेर आफ्नो सेल्फ बिजनेस पनि गरेर जे पनि गरेर खानुसक्छ पहिला त मान्छेले त खालि गोरु जोत्ने त्यही यस्तो धानहरू रोप्ने मकैहरू रोपेर त्यहीहरू मात्रै खान्थ्यो अहिले त सबै कुरामा दिमाग लाएर काम गर्छ आफू हात लाएर पनि गर्नुपर्दैन अब मसिनहरू सबै चिजको मसिन जे चिज पनि अब मसिनले गर्ने निक्ल्यो अब अहिले त कति एडभान्स छ छ अब पहिला हेरेर अब एडभान्स त अब हिसाबै छैन